ओ बिकर्म दा हिजो मैले लिरिल साबुन लगेको थिएँ नि छोरालाई पठाएको थिएँ नि अँ अँ एकदमै राम्रो लाग्यो सबैले नुहाए है परिवारलाई नै राम्रो लाग्यो मैले साथीलाई पनि पठाइदिएको थिएँ एउटा उनीहरूले पनि धेरै मनपरायो हो अझै आयो भने तपाईँले कमसेकम बाह्र पन्ध्रवटा मलाई राखिदिनु होस् हो त्यो चाहिँ म साथीहरूलाई पनि दिन्छु उनीहरूले पनि मगाइरहेका छन् है ल